ग्रामीण क्षेत्रको संस्कृति पहिचान संरक्षण र प्रवधनमा पारम्परिक खेलहरूले धेरै भूमिका निभाएर गएका छन् हाम्रो केटा अनि केटिहरूले देउसी अनि भैलो खेल्छन् है संस्कृतिक खेल गर्छन् संस्कृतिलाई त्यसले हाम्रो नेपाली संस्कृतिलाई जनाउँने गर्छ अनि त्यसले हाम्रो नेपाली संस्कृतिहरूको मूल रहेको छ अहिलेसम्म है त्यसमा हाम्रो केटाहरूले दौरा सुरुवाल अनि पाढे टोपी लाएर अनि केटिहरूले ढाका सारी लाएर खेल्ने गर्छन् त्यसैले हाम्रो भूमिका त्यसैले हाम्रो देउसी अनि भैलोले हाम्रो ठुलो भूमिका निभाएर नेपालीहरूको संरक्षण र परिवर्धनमा पारम्परिक ऋतुहरू राखेर गएका छन्